र हाम्रा दार्जिलिङ जिल्लाका मानिसहरूले चाहिँ धेरै नै दैनिक रूपहरूमा दुःख सामना सामनाहरू गर्नुपर्छ यहाँ हाम्रो बाटोहरू बाटोघाटो केही पनि ठिक छैन त्यसै त म ड्राइभर गर्छु र यो बर्खाको टाइममा झन् एकदमै बाटोहरू बिग्रेर जान्छ भत्किन्छ र हामीलाई एकदमै दुःख छ यहाँको नेताहरूले पनि केही गर्दैन सरकारबाट गेन पेत केही पहलहरू हुँदैन र हामीलाई चाहिँ एकदमै दुःख छ कमान बस्तीमा एकदमै दुःख त्यही अब बोनसको टाइममा दसैँको टाइममा बोनसहरू हुन्छ त्यो बोनस पनि ठिकसँगले पाउँदैन किस्ती गरेर दिन्छ र एकदमै यहाँको मान्छेहरूलाई चाहिँ एकदमै दुःखको दुःख छ र यहाँको नेता लोकल नेताहरूदेखि लिएर कसैले पनि यहाँनिर चाहिँ हेरविचारहरू गर्दैन र बहुतै दुःख गरेर यहाँनिर आफ्नो जीविकाहरू चलाउनुपर्छ